हेलो नमस्कार भन्नुहोस् कहाँबाट कताबाट बोल्नुभयो हजुर हजुर ए अच्छा मेरो दोकानमा ए मेरो दोकानमा तामाङको अलिअलि ड्रेसहरू छन् थुप्रै छन् राईको छ शेर्पाको छ गुरूङको छ तामाङको छ

तपाईँलाई चाहिँ कस्तो चाहिएको

ढाकाको साडी ढाकाको साडी छ मेरोमा पन्ध्र सौदेखि उकालोको छ है अब के कसो पर्छ भन्दा तपाईँलाई कस्तो मनपर्छ अब त्यो कपडाको क्वालिटी हेर्नुपर्छ मैले तपाईँ तपाईँलाई कुन चाहिँ मनपर्छ है क्वालिटी क्वालिटी अनुसारको अँ त्यसको प्राइज हुन्छ

हजुर आउऩुहोस् न तपाईँ हेर्नुहोस् है तपाईँलाई कुन चाहिँ मनपर्छ कुन चाहिँ मनपर्छ हौ त्यसको अनुसार अब तपाईँलाई जुन चाहिँ मनपर्छ त्यही उयो गरिदिन्छु नि त म मिलाइदिन्छु नि त हजुर हजुर हजुर हजुर सुतीको साडी आउनुहोस् न आउनुहोस् हेर्नुहोस् हो तपाईँलाई कुन मनपर्छ अलिअलि मेरोबाट अब तपाईँलाई हलुका डिस्काउन्ट पनि म गरिदिई हाल्छु नि अलिअलि मिलाइदिई हालौँला